म सानो हुँदा चाहिँ मेरो टेनको इक्जाम सकेर चाहिँ हामीलाई दार्जिलिङ घुमाउनु लगेको थियो एक्सकर्सनमा स्कुलबाट हो अन्त हाम्रो टेनको चाहिँ सबै स्टुडेन्टलाई लगेको थियो अन्त मेरो साथीहरू पनि थियो त्यसमा मेरो मिल्ने मिल्ने साथीहरू रितिका अर्पणा प्रियङ्का हामी सबैजना थियौँ त्यति बेला पुरा मिल्थ्यौँ हामी अहिले पनि मिल्छौँ हामी यत्रो ठुलो भएर पनि अन्त त्यति बेला क्लास टेनको चाहिँ सबैजनालाई लगेको थियो एक्सकर्सनमा सर म्यामहरू पनि जानुभएको थियो अन्त हामीलाई घुमाउनु चाहिँ एक्सकर्सनको लागि चाहिँ दार्जिलिङ लगेर गएको थियो अन्त सबैजना जाने पनि भयो दार्जिलिङको लागि पहिल्यै सल्लाहहरू गरेर सबैहरू गरेरै लैजानुभएको थियो सर म्यामहरूले अन्त त्यहाँदेखिको हामी जाने दिन चाहिँ थर्सडे थियो अन्त त्यहाँदेखि हामीलाई थाहा थिएन थर्सडे चाहिँ दार्जिलिङ चाहिँ बन्द हुन्छ भनेर कोही कोही ठाउँहरू चाहिँ खुल्ला हुँदोरहेछ कोही कोही ठाउँहरू चाहिँ बन्द हुँदोरहेछ थर्सडेको दिन चाहिँ अन्त अब सबै भइसकेको थियो हामी गई पनि सकेको थियौँ माथि दार्जिलिङ पुगेर चाहिँ थाहा भयो कि थर्सडे चाहिँ बन्द हुँदोरहेछ कोही कोही ठाउँ भनेर कोही कोही भन्दा पनि अन्त दार्जिलिङको जूहरू चाहिँ बन्द थियो त्यो दिन अन्त पार्कहरू खुल्लै थियो चौरस्ताहरू पनि चौरस्ताहरूमा पनि गयौँ हामी अन्त त्यहाँदेखि चौरस्तामा चाहिँ लैजानुभयो हामीलाई सर म्यामहरूले अब हामी त फर्स्ट टाइम गएको थियौँ त्यति बेला है अन्त मजा आएको थियो त्यति बेला चौरस्तामा गयौँ हामी चौरस्तामा जाँदाखेरि चाहिँ सबैजना आफ्नो आफ्नो धुनमा कोही बसिरहेको बात गर्दै कोही फोटो क्लिक गरिरहेको कोही ब्लगर्सहरू ब्लग बनाउँदै गरेको अन्त हामी पनि सबैजना गएर ग्रुप फोटो लियौँ चौरस्तामा अन्त त्यहाँदेखि सबैजना आफ्नो आफ्नो मोबाइलहरू लिएर सबैजना सिङ्गल सिङ्गल फोटोहरू सबैजना सेल्फीहरू त्यस्तोहरू लिनुथाल्यो अन्त त्यहाँदेखिको चाहिँ अन्त म्यामहरू हामी पनि सबैजना लियौँ फोटो अन्त त्यहाँदेखिको चाहिँ यस्तो मजाको ठाउँ सबैजना थाकेर आएर बसेको चौरस्तामा अन्त त्योहरू हेर्दा पनि शान्ति कस्तो भन्नु पिसफुल एकदमै त्यहाँ तलबाट स्ट्यान्डबाट माथि पुग्दाखेरि चाहिँ त्यहाँ चौरस्तामा पुग्दाखेरि चाहिँ यस्तो मजाको अब अनन्द म घुम्नुआएको थिएँ यो ठाउँमा आएँ एकदमै राम्रो लाग्यो यो ठाउँ भन्ने खालको भयो फर्स्ट टाइम गएको दार्जिलिङ चौरस्ता अन्त मजा आयो राम्रो लाग्यो पुरा राम्रो लाग्यो अन्त त्यहाँदेखि त्यहाँ चौरस्ताबाट चाहिँ त्यहाँदेखि हामीलाई यस्तो पछाडिको बाटो रहेछ त्यो बाटोबाट चाहिँ हामीलाई त्यहाँदेखि ए पछाडिको बाटो होइन यस्तो घुमाएरै लानुभयो अन्त त्यो बाटोबाट लानुभयो पर नाइटिङ्गेल पार्क गयो त्यति बेला त्यहाँदेखि नाइटिङ्गेल पार्क गयो त्यहाँ त झन् यत्ति साह्रो पिसफुल यति साह्रो शान्ति यति साह्रो राम्रो ठाउँ अब ठुलो पार्क रहेछ त्यहाँभित्र मन्दिर मन्दिर होइन मतलब स्ट्याचु रहेछ उयेसको शङ्कर भगवान्को अन्त मजाको ठाउँ फुलहरू डिफरेन्ट डिफरेन्ट टाइपको अन्त के अरे नर्सरी नै रहेछ त्यहाँनेर फुलहरू चाहिँ किनेर घर लाँदा पनि हुने रहेछ त्यहाँनेर डिफरेन्स डिफरेन्ट फुलहरू कस्तो राम्रो फुलिरहेको फुलहरू त्यहाँ पनि सबैजना फोटोहरू खिँच्न थाल्यो अब फोटो त खिच्छै खिच्छ है अन्त त्यहाँनेर फोटोहरू खिच्नु थाल्यो सबैजना आफ्नो आफ्नो फोनहरू निकालेर अन्त ग्रुप फोटो पनि खिच्यो हामी सबैजना टेनकोहरू अब मेमोरिजको लागि अब हामीलाई एक्सकर्सन लगेको थियो फोटो त खिच्नुपऱ्यो अन्त यस्तो मजाको कस्तो मजाको थियो अब त्यो ठाउँ अब अहिले सम्झिँदाखेरि पनि अब फेरि जानु मनलाग्छ त्यो ठाउँहरू फेरि त्यो यादहरू फेरि ताजा गर्नुको लागि त्यो ठाउँ जानु मनपर्छ है साथीहरूसँग त्यति बेलाको टाइममा अन्त राम्रो लाग्यो अन्त त्यहाँदेखिको मजाले इन्जोय गऱ्यो हामी सबैजना त्यहाँदेखिको तल स्ट्यान्डमा आएर खानाहरू खायौँ त्यहाँदेखिको चाहिँ फर्कियौँ फेरि यतानेर घर सबै मजा गरेर दार्जिलिङमा